अँ भाइ अँ अँ अँ अँ अन्त हेऱ्यौ तिमीले के कस्तो रहेछ अँ अँ अँ अब अँ त्यति भित्रमा हेर न बजेट अब त्यति नै छ अब त्यति भित्रको अब राम्रो तर अब जे पायो त्यही होइन राम्रो चाहिँ हुनु पऱ्यो त्यो टिभी पनि

अन्त मलाई होइन टि मलाई चाहिँ अब टिभी चाहिँ अब त्यही हो अलिक ठुलै होस् किनभने अब सानो टिभीमा पनि हेर्नु मजा पनि आउँदैन हो फेरि यहाँनिर घरमा पनि अब सबैजनाले ठुलै टिभी भनेपछि मात्रै खुसी हुन्छ थाहै छ त ठि ठुलै अलिक ठुलै टिभी ल्याएकै राम्रो नि अब त्यही हो ठुलो भन्दा पनि अब त्यो बजेट अनुसारको बजेटको भित्रमा जति आउँछ त्यति नै त्यत्रै तर अब बुझेर है भाइ जे पायो त्यही होइन ल यसो पहिला त्यसको अलिकति रिभ्युहरू हेर्नु हो आबो के कस्तो छ होइन मान्छेहरूले कतिको किन्दैछ त्यो कतिको चल्ती छ त्यो हेरेर मात्रै ऊ यो अर्डर दि अर्डर दिनु मतलब उ मतलब ऊ यो गर्नु ल त्यो किनेर ल्याउनु ल फेरि उनीहरूले बिकाउनुको लागि जस्तो बिकाउनुको लागि फेरि अन्त जो जो पायो त्यही टिभी दामी छ जे पनि यो पनि दामी छ त्यो पनि दामी भन्छ हो यसो अलिकति बुझेर सम्झे सोचेर सम्झेर मात्रै ल्याउनु ल अँ स्मार्ट टिभी नै ठिक होला हौ किनभने वाइफाईमा जोड्नु पर्छ हो त्यही त्यही हिसाबले

बिस हजारदेखिन्को होइन अब त्यस्तो कम्ती कम्ती दामको पनि होइन अब जति सक्दो अब राम्रो नै होस् न त्यो बढाहरूको घरमा देखेको थियो होइन ठुलो टिभी अँ त्यत्रै त्यत्रै साम्सङको अँ एकखेप सोध न अन्तखेरि त्यो त्यो रेन्ज भित्रमा आउँछ कि आउँदैन छ रहेछ अलिकति सानो ए चल्छ हौ त्यत्रो छ भने त होइन ल्याएर लु अँ त्यतिको भए होइन साम्सङको भनेपछि त राम्रै कम्पनी हो नि त त्यतिभित्र चाहिँ लिएर आऊ न ल ल ल ल त्यति लिएर आऊ न ल ल ल